भर्खरै जन्मेको बच्चाहरूको हेरचाह एकदमै सतर्कतापूर्ण ढङ्गले गर्नु पर्छ जन्मेको छ महिनासम्म त आमाले नवजातलाई केवल आफ्नो दुध मात्र पिलाउनु पर्दछ छ महिना पश्चात् नेपाली रीति थिति अनुसार भात खिलाइ हुन्छ त्यस पश्चात् नवजातलाई दाल भात दिने क्रम सुरू हुन्छ सम्पूर्ण घरमा खुसीयालीको माहोल छाइन्छ र त्यस पश्चात् समय समयमा नानीलाई डक्टर कहाँ गएर विभिन्न भ्याकसिनहरू लगाउनु पर्दछ कारण आज विश्वमा अनेकोँ थरीको नयाँ नयाँ रोगहरू सृजना हुँदै गएको हामी पाउँदछौँ जस्तो कोरोना भयो या कतिपय अरू बिमारीहरू भयो जो एकदमै जानलेवा अनि घातक हुने गर्दछ र नानीहरूलाई यस रोगबाट बचाउनको निम्ति डक्टरहरू कहाँ हामीले नानीलाई समय समयमा लगेर नानीहरूलाई उपचार आदि भ्याक्सिनहरू नानीलाई लगाउनु पर्दछ भन्ने मलाई लाग्दछ अनि नानीलाई सधैँ तेल मालिस गरिरहनु पर्दछ नानीलाई नियमित रूपमा तेल मालिस लगाएर नानीलाई घाममा पनि राख्नु पर्दछ ताकि नानीले भिटामिन सी सूर्यबाट पावोस् र त्यो नानी तेल मालिस गरेको नानी एकदमै सुदृढ अनि बलियो भएर उसको हड्डीहरू उसको विकास हुने क्रम छिटो हुन्छ र नानीलाई तेल मालिस पनि गरिरहनु पर्दछ नानीहरूलाई सदैव मच्छरदानी भित्र हामीले सुताउनु पर्दछ कारण डेङ्गु मलेरिया बोक्ने मच्छरहरू अहिले पहाडतिर पनि निकै सुनिँदैछ जो कि आश्चर्यपूर्णको कुरो हो तर आजकल डेङ्गु मलेरियाको स्तर पनि प्रभाव पनि आजकल पहाडमा निकै देखिदैँछ र नानीलाई सधैँ सधैँ मच्छरबाट बचाउनको निम्ति मच्छरदानी भित्र सुताउनु पर्दछ ताकि कुनै क किरा फट्याङ्ग्राले नानीलाई नटोकोस् भनेर